मेरो सफल पक्ष भन्नुपर्दा चाहिँ म सानोमा जब म स्कुल जान्थेँ है त्यति बेला एक्जामको टाइममा होस् या अरू बेला होस् पढ्नुको लागि मेरो आमाले धेरै इनकरेज गर्नु हुन्थ्यो बिहानै आफू उठेर मलाई पनि पढ्नुको लागि उठाउनु हुन्थ्यो अनि आमाको कारणले गर्दा मेरो स्कुलमा नि रिजल्टहरू मार्क्सहरू एकदमै राम्रै आउने गर्थ्यो त्यही कारणले गर्दा मेरो सफलको क्रेडिट चाहिँ म मेरो आमालाई दिँदछु अनि कम्जोरी भन्नुपर्दा चाहिँ कमजोरी भन्नुपर्दा चाहिँ धेरै छन् म अलिक ढिलो स्वभावको छु त्यही कारणले गर्दा मैले जति नै राम्रोसँगले काम गर्दा नि मान्छेले ढिलो गऱ्यो भन्ने गर्दछ अलिक अल्छि पनि छु त्यही हो मेरो कमजोरी अनि जे काम गर्दा पनि मैले अलिक जस पाउँदिन सफल भन्नुपर्दा मेरो हस्बेन्डको कम्प्युटर सेन्टर खोल्ने ठुलो सपना थियो पहिलैदेखि त्यो सपना पनि हामी दुईजना मिलेर पुरा गर्न पायौँ है त्यो पनि एउटा सफल पक्ष भयो हाम्रो